मैले जोमेटो साइटबाट खाना मगाएको थिएँ बिरयानी चिकन बिरयानी र त्यो ल्याइदिने जुन कस्टमर जुन चाहिँ मान्छे थियो उसको व्यवहार चाहिँ मलाई एकदमै मनपरेन किनभने एकदमै बोल्नु नजान्ने जस्तो कि पैसा थापेर हामीलाई भा सामान राखे राख्नुहोस् तपाईँको समान भनेर त्यतिकै फ्याँ फ्याँकेको जस्तो गरेर टाइपको गरेर जाने र त्यस्तो प्रकारको व्यवहारले गर्दाफेरि त्यस्तो मान्छेहरूले गर्दाखेरि हामीले खाना मगाउन एकदमै मन पर्दैन र हामीले आइन्दादेखिको मगाउन पनि चाहँदैन त्यस्तो त्यो व्यवहारलाई त एकदमै मनपरेन हामीलाई